हेलो हजुर हजुर भन्नुहोस् होइन नानीहरूको लागि राम्रो शिक्षाको लागि त अभिभावकले सो शिक्षकहरूले भनेका कुरा बुझेर सहयोग त गर्नु नै पर्छ नि किनभने आफ्नो नानीलाई चाहिँ सजक सही दिशामा लगाउँदै एउटा दक्षतामा उभ्याउनको भविष्यमा गरेर खानसक्ने बनाउन हाम्रो एउटा शिक्षा र अभिभावक ए शिक्षक र अभिभावकहरूको मूल कर्तव्य हुन्छ त्यसले गर्दाखेरि चाहिँ हाम्रोबाट जे जति सहयोग गर्नुपर्नेछ त्यो निश्चय पनि तपाईँहरूले पाउनु पाउनुहुनेछ र तपाईँहरूलाई कस्तो कस्तो खालको प्रकारले चाहिँ नानीहरूलाई अब प्रगति पथमा लिएर जाने प्रोग्रामहरू गर्नुहुन्छ र त्यसमा हामी निश्चय पनि सहयोग गर्नेछौँ र तपाईँहरूले जे जे पनि गर्नुहोस् राम्रोको लागि त गर्नुहुन्छ त्यसले गर्दा राम्रोको लागि गर्नको भनेर त यहाँ स्कुलमा नानीहरूलाई लगेर भर्ती गराई शि उच्च शिक्षा दिई प्राइमेरी शिक्षादेखि लिएर उच्च शिक्षासम्म नै केही हासिल गर्नसक्छ कि समाजमा योग्य व्यक्ति भएर उभिनसक्छ कि र यो गाउँ समाजको धरोहरलाई सन्तुलन बनाएर राख्ने एउटा गुणवक्त व्यक्ति हुन्छ कि भन्ने आशाले अभिभावक र शिक्षक बिचमा हामी यो कार्य गरेर जानुपर्छ धन्यवाद र यसले गर्दाखेरि तपाईँको जे पनि गर्नुहुन्छ हामी निश्चय सहयोग दिनेछौँ र तपाईँले गर्दै जानुहोस् र हाम्रोबाट र अन्य गाउँ छिमेकीबाट पनि तपाईँहरूलाई सहयोग पुग्नेछ धन्यवाद